प्रविधि र इन्टरनेटको विकाससँगै नेपाली भाषाको प्रयोगमा धेरै परिवर्तन आएको छ आजकल मानिसहरूले नेपाली भाषालाई देवनागरी लिपिमा नलेखेर रोमन लिपिमै लेखिरहेको छ